मेरो दुइजना नातिनीहरू छ छोराको नानीहरू त्यो नानीहरूलाई स्कुल पढ्छ एउटा फाइभमा एउटा थ्रिमा उनीहरूलाई स्कुलबाट होमवर्कहरू दिन्छ होमवर्कहरू दिन्छ त्यति बेला कलरहरू गर्नु उयो नक्साहरू बनाउनु दिन्छ कोही बेला नानीहरूले नजानेकोमा म यु ट्युब खोलेर युट्युबबाट न उयोहरू नक्साहरू हेरेर म पनि सिकाइदिन्छु कलरहरू गर्नु लगाउनु सिकाउँछु नक्साहरू बनाउनु सिकाउँछु